हाम्रो यो ठाउँमा धेरै कुरोको चाडहरू मनाउँछ दसैँ औँसीहरू मनाउँछ माघे सक्रातिहरूमा तरुलहरू खनेर उसिनेर पकाएर खान्छ राईहरूले पित्रा गर्छ मरेको मन्छेहरूलाई सम्झेर उनीहरूलाई सम्झिएर पित्र गर्छ उँधौली उँभौली गर्छ भोटे लाप्चेहरूले काडँ धनु चलाउँछ खेल्छ अरूहरूले छठ पूजा होलीहरू खेल्छ अनुहारतिर दल्छ रातै हरियै भएर केटाकेटीहरूसँग ठुलो मन्छेहरू सबैजना खेल्छ चाड मनाउँछ तामाङहरूले ल्होसार मनाउँछ क्रिस्तानहरूले क्रिस्मस मना सबै विभिन्न चाडमा मनाउँछ मुस्लिमहरूले मुस्लिमहरूले इद मनाउँछ ढोग्छ